मेरो परिवारको बारेमा भन्नुपर्दाखेरि मेरो परिवारमा चाहिँ म छु मेरो श्रीमती छिन् अनि दुई छोरीहरू छिन् म चाहिँ एउटा गुरुङ परिवारको हो लोवर दलपचन कालिम्पोङमा जन्मिएको हो अनि अहिले फिलहाल मेरो परिवार सालबाडी सिलीगढीमा बस्ने गर्छ मेरो पत्नी घरमै बस्छ बस्छिन् सानो छोरी पढाई गरिरहेकी छिन् ठुलो छोरी भारतको सेनामा कार्यरत छिन् यसरी नै परिवार एउटा सानो परिवार छ शान्त परिवार छ सुखी परिवार छ अब परिवार मा अहिले एस यसरी नै हामी छौँ अनि साथीहरूको बारेमा भन्नुपर्दा चाहिँ अब स्कुल पढ्दाको साथीहरू पनि छन् अनि आफ्नो नोकरीको दौरानमा भेटेको साथीहरू पनि थुप्रै छन् स्कुल पढ्दाको साथीहरू पनि अति मिल्ने साथीहरू कोही सिक्किम प्रदेशमा शिक्षकको रुपमा काम गरिरहेको छ कोही साथीहरू पुलिस विभागमा पनि छन् अनि कोही साथीहरू सिभिल डिपार्टमेन्टमा पनि काम गरिरहेको छ साथीहरू चाहिँ अब एउटा के भन्नु एउटा पथको साथीहरू जस्तै अब साथीहरू अदला बदली भई नै रहन्छ मिल्ने साथीहरू पनि अब कतिपय समयमा टाडो भइहाल्छ यसरी नै साथीहरू कत कति साथीहरू धेरै गुणकारीहरू पनि छ गुणगर्ने साथीहरू पनि छ आफूलाई परेको बेलामा साथ दिने साथीहरू पनि छ कोही आबो आफूलाई परेको बेलामा हाँस्ने साथीहरू पनि छ यस्तै प्रकारको साथीहरू चाहिँ छ साथीभाइ आबो सिव जीवनमा एउडै रहिरहदैन अदला बदली भई रहन्छ जहाँ पुगिन्छ त्यहाँ साथीहरू बनिन्छ साथीहरू यस्तै नै हुँदोरहेछ अब अरू त के भन्नु अब परिवार आफ्नो परिवार छँदैछ साथीहरू आफ्नो धुनमा छँदैछ